मलाई खुसी बनाउने भनेको अब आफ्नो जिन्दगीमा केही राम्रो भयो भने अब आफूले सोचेको कुरा पुग्यो भयो भने अब घर परिवारमा अब नानीहरू खुसी भयो भने नानीहरू राम्रो गऱ्यो भने इक्जामहरू हुन्छ इक्जामहरू राम्रो गऱ्यो भने अब त्यही हो खुसी बनाउने कुराहरू त अरू त खासै केही छैन अब कोही बेला आफूलाई मन परेको कुराहरू खानु पाउदाखेरि अब कोही बेला यसो फेमिलीसँग घुम्नुहरू जाँदा कतै खुसी पार्ने कुराहरू त्यही हो अब यता उता गरेर अन्तमा अब त्यही परिवारसँगै जुडेको हुन्छ